यहाँ के तपाईँले उपहारको रूपमा कसैको लागि गद्य कुनै गद्य कविता लेख्नु भएको छ तिनीहरूले यो कसरी मन पराए भनेर भन्नु भएको छ होइन यो प्रश्नमा के भन्न चाहन्छु भने मैले होइन उपहारको लागि त होइन कुनै मेरो फ्रेन्डहरूलाई मैले त्यस्तो गद्य या कविता लेखेको छुइनँ होइन त्यसैले अब यस विषयमा चाहिँ म केही भन्नु सक्दिनँ